हेलो भाइ म हौ क्या तिमीलाई मैले गाडी भनेको थिएँ नि तिमी कहाँ छौ हन तिमी त आइपुगेनौ त अहिलेसम्म पनि म पर्खिरहेको छु हौ यो म कहाँ भने नि म यहाँ माथि गाडी धुनेको त्यहाँ कि बाह्र माइल म त्यसको अपोजिट यता सुमित्र दो भाइ बहिनीको दोकानमा छु हौ ल आउ न मैले तिमालाई भेट्नै सकेको छुइनँ हौ यहीँ छु म त्यही अब दोकानमै बसिरहेको छु ल